गाउँ सहरलाई स्वस्थ सेवा यातायात शिक्षा र अन्य आधारभूत आवश्यकताको दृष्टिकोणले राम्रो बनाउन सरकारबाट मैत्रीपूर्ण वा सहयोगको अपेक्षा गरिन्छ किनभने सहर र गाउँमा स्वस्थ सेवाहरू प्रदान भए तापनि कतिपय यस्ता गाउँहरू पनि छन् जहाँ स्वस्थ सेवा कर्मीसँगे स्वस्थ उनीहरूको स्वस्थबारे सचेतता पनि पुगेको छैन त्यसरी नै यातायातको क्रममा पनि कतिपय ठाउँमा सहर भनेर वा गाउँ भनेर चिने तापनि कतिपय ठाउँमा यस्ता गाउँहरू पनि आउने गर्दछन् जस अन्तर्गत कतिपय मासिस मानिसहरू आफ्नो घर जानको निम्ति पनि पैदलै एक दुई घण्टाको यात्रा गर्नु पर्ने स्थितिको पनि सामना गर्नु परिरहेको छ त्यसरी नै शिक्षाको क्षेत्रमा पनि हामी हाई आज यस वर्तमान समयमा धेरै शिक्षित भइसकेको छौँ भनेर हाम्रो आँक आँकडा पुगे तापनि तर पनि कतिपय यस यस्ता सहरका कुना काप्चा या गाउँकै कुना काप्चाका क्षेत्रहरूमा बालकहरूलाई बालश्रमतिर हाल राखिरहेको उनीहरूलाई शिक्षा नदिएको यस्तो उनीहरू पढ्न चाँहदा चाँहदै पनि उनीहरूको घरको आर्थिक अवस्था राम्रो नभएकोले गर्दा उनीहरू बालश्रमको सिकारसम्म बन्न पुगेको छ त्यसरी नै धेरै यस्ता कुराहरू छन् जसले गर्दाखेरि चाहिँ गाउँ सहरहरू बा लाई चाहिँ सरकारको सहयोगको धेरै अपेक्षा गरिएको छ